हेलो होटल मितज्यू हो मैले अघि मोमो भनेको थिएँ कि अन्त खोइ ढिलो आयो म अब अलिक बाहिर निस्किनुपर्ने भयो कि अन्त हजुर रेडी भएको थिएन होला अन्त अब टाइममा ल्याइपुर्याई दिनुभएन अन्त म बाहिर निस्किनु पर्यो अन्त यो पा आज क्यानसल गरिदिनु होस् न ल म बादमा मगाउँछु नि नरिसाउनु होस् न